अब बाइकिङ क्याटेगोरीमा भन्नु पर्दाखेरि चाहिँ है मलाई मन पर्ने चाहिँ स्पोर्ट्स बाइक हो किनकि अब अलिकति एग्रेसन अग्रेसिभ टाइपको हुन्छ है र कुदाउनुमा मजा आउँछ अब अन्त यस्तै हो यो चाहिँ स्पोर्ट्स बाइक मन पराउनुको कारण चाहिँ अब स्ट्रिटतिर चाहिँ अलिकति है फिल आउँछ कुदाउँदाखेरि भनौँ भनौँ न तर अब लङ् टुरमा हो भने चाहिँ मलाई टुरिङ् बाइकहरू क्रुजरहरू चैँ एकदमै मन पर्छ किनकि लङ् टुर गर्दाखेरि चाहिँ है जिउहरू थाकि थाक् थाक्ने गर्छ रा अब त्यो जिउहरू चाहिँ अब लङ् टाइमसम्म चाहिँ अब हामीले स्पोर्ट्स बाइकहरू त कुदाउनु सकिँदैन नि त टुरिङ्को लागि त सबैको होइन आफ् आफ्नो सेग्मेन्टको बाइक हो आफ् आफ्नो कामहरू हुन्छ र टुरिङ्को लागि चाहिँ अब मलाई मन पर्ने चाहिँ क्रुजर बाइक हो है र अब यताउता जस्ट यताउति जानको लागि चाहिँ मलाई स्पोर्ट्स बाइक नै मन पर्छ